कुखुरा पालन गर्नको निम्ति किसानहरूले हावादार फराकिलो जग्गाको व्यवस्था हुन आवश्यक छ कुखुरा पालन गर्नको निम्ति पहिले निरोगी भाले अनि पोथीको छनौट गर्नपर्छ अनि धेरै अन्डा दिने कुखुरा पालन गर्न पर्छ साथै चाँडै बढ्ने अनि निरोगी प्रजातिको छनौट गरेर कुखुरा पालन गरी कुखुरी पालन गर्न धेरै फाइदा पाउन सकिन्छ